मसँग चाहिँ पुरानो फोटोहरू चाहिँ फोटो हार्ड कपीहरू चाहिँ छ र त्यो फोटो पुरानो फोटोहरू हेर्दाखेरि चाहिँ एकदमै मजा लागेर आउँछ त्यो फोटोलाई हेर्दाखेरि चाहिँ किनभने त्यहाँनेर चाहिँ एकदम त्यो फोटोहरू चाहिँ एकदम निस्वार्थ हुन्छ है स्वार्थ लुकेको तर त्यस फोटोहरू देख्दाखेरि चाहिँ अब पुरानो यादहरू आउँछ त्यो फोटो अहिलेको जुन चाहिँ नयाँ डिजिटल फोटोहरू हुन्छ त्यसमा चाहिँ इडिट गरेर नि बनाएको पनि हुन सक्छ होइन त्यसमा त्यो डिजिटल फोटोहरू चाहिँ क्लियर चाहिँ हुन्छ तर अब जति पुरानो हार्ड कपीको फोटोहरू हुन्छ होइन त्यो फोटोहरूमा चाहिँ एकदमै हेर्दाखेरि एकदम एल्बममा राखेर हेर्ने हुन्छ अहिलेको त्यो डिजिटल फोटोहरू चाहिँ फोनमा हेर्यो ल्यापटपमा हेर्यो र राख्यो तर अब पुरानो फोटोहरू फोटोहरू चाहिँ एकदम एल्बममा राखेर राखेर है कोही पाहुना आउँदाखेरि पनि देखाउने पाहुनाहरूले एल्बम हेरौँ न भन्ने अहिलेकोले चाहिँ अहिलेको हालैमा चाहिँ एल्बमहरू घरतिर आउँदैन सबै फोनमा नै राखेको हुन्छ तर त्यो डिजिटल फोटोहरू फोनमा राखेर पनि तपाईँ के हुन्छ भने कोही बेला फोन हराउनु सक्छ कोही बेला डिलिट हुनु सक्छ तर त्यो जुन चाहिँ हार्ड कपीहरू राखेको फोटोहरू छ त्योहरू चाहिँ सधैँभरि नै रहिरहेको हुन्छ तर कतिवटा त्यो हार्ड कपी फोटोहरू पनि बिग्रिनु सक्छ बिग्रिन्छ ड्याम्प लाग्छ र पनि त्यसलाई एकदम सुरक्षासँग राख्यो भने चाहिँ एकदमै सधैँभरि नै रहिरहन्छ